मैले पकाएका पनिर चाहिँ सबैजनाले खान मन पराउँछन् र यसका रेसिपी चाहिँ के हो भनेदेखिलाई पहिलोमा चोटिमा सबैभन्दा पहिला चाहिँ हामीले एउटा भाँडामा सानोबडे भाँडामा पानी हल्का बोइल गरेर त्यसमा नुन लाएर राख्नु पर्छ र त्यस पछाडि पनिरलाई सानो सानो ठिक ठिकैको साइजमा काटेपछि त्यसलाई मज्जाले फ्राई गरेर फ्राई गर् फ्राई गरेर त्यो अघि हामीले जुन पानी नुन पानीमा नुन पानी राखेको थियौँ त्यो भा पानीमा त्यो पनिर हामीले भिजाउनु पर्छ र फ्राई गरेर भिजाएर एकछिन राखिसके पछि अब हामी लाग्छौँ सेकेन्ड पार्टतिर र सेकेन्ड पार्टमा चाहिँ हामीले फर्स्टमा चाहिँ प्याज होइन खुर्सानी टमाटर चाहिँ हामीले काटेर सानो सानो चप गरेर राख्नुपर्छ र त्यस पछाडि चाहिँ हल्का तेल प्यानमा गर गरम गरेपछि त्यहाँनिर चाहिँ टमाटर प्याज अघि जुन हामीले चप गरेर राखेको थियौँ होइन त्यसलाई चाहिँ मजाले फ्राई गरेर जब त्यो हल्का ब्राउन कलरको हुन्छ त्यो ब्राउन कलरको भइसकेपछि त्यसलाई बाहिर निकालेर एउटा तपाईँहरूकोमा अब ग्रिन्डर छ भने ग्रिन्डर या त मिक्सी छ भने मिक्सीमा राखेर त्यसलाई तपाईँहरूले त्यसमाथि अलिकति एक बटुका दही र दुध दुई तिन चम्ची र त्यस छि तपाईँहरूकोमा काजु छ भने काजु हाल्दिनुहोस् छैन त केही पनि जरुरत छैन त्यो काजुले चाहिँ हाम्रो त्यो पनिरको पेस्टलाई अलिकति बाक्लो बनाउने गर्छ र त्यो सबैलाई मिक्सी गरि सकेपछि त्यसलाई एउटा भाँडामा राख्नुहोस् र फेरि प्याज टमाटर खुर्सानी अदुवा लसुन र तपाईँहरू सानो सानो चप्ड गरेर राख्नुहोस् र त्यो सबै चप्ड गरि सकेपछि अब फेरि प्या त्यो प्यानलाई तपाईँले अलिकति तेल हालेर गरम गर्नुहोस् र गरम गरि सकेपछि हल्का जिरा र छोटा अलैँची छ भने अलैँची या पनि तपाईँहरूलाई त्यो मसालाहरू मा जेस जेस जेको पनि सेन्ट मन पर्छ त्यो लगाइदिनुहोस् र त्यस पछाडि लसुनको पेस्ट अदुवाको पेस्ट त्यसलाई हल्का फ्राई गरि सकेपछि प्याज खुर्सानीलाई पनि मजाले फ्राई गर्नुहोस् र ती फ्राई गरिसकेपछि टमाटरलाई पनि मजाले फ्राई गर्नुहोस् र टमाटर अलिकति गिलो गिलो भई सकेपछि त्यो अघि हामीले जुन पेस्ट गरेर राखेको थियौँ त्यो टमाटर प्याज दहीलाई त्यो पेस्ट त्यहाँनिर लगाइदिनुहोस् र त्यो पेस्टलाई कम्ति फ्लेममा पन्ध्र मिनेटसम्मको लागि बन्द गरेर राखिदिनुहोस् र पन्ध्र मिनेटपछि अब जुन त्यो अघि हामीले फ्राई गरेर राखेको पनिर थियौँ त्यो पनिरलाई पनि प्यानमा लगाइदिनुहोस् र मजाले मिक्स गर्नुहोस् र मिक्स गरे पश्चात अलिकति ग्रेभी चाहियो भने पानी अलिकति थपिदिनुहोस् या त तपाईँलाई त्यतिकै ग्रेभीमा ठिक लाग्छ भने अँ ठिकै छ त्यतिकै पानीमा मिक्स गरि सकेपछि अब भयो हाम्रो पनिर रेडी